विशेष गरेर मेरो क्षेत्रमा रहेका समाचार सञ्चार माध्यमहरू विशेष गरेर विशेष संवेदनशिल रहेका छैनन् उनीहरू विशेष जिम्मेवारीपूर्ण काम गरिरहेको पाइँदैन र सन्चम सञ्चार माध्यमहरू आफ्नो प्रस्तुति समाचार सम्प्रेषण गर्नको लागि समाचार समुदायमा समाजमा पुऱ्याउनुको लागि र ती समाचारका विषयहरू माथि गम्भीर अध्ययन र तथ्यगत् अवलोकन नगरिकिन एउटा हतारोसाथ कुनै जिम्मेवारीपूर्ण संवेदनशील नबनिकिन असंवेद असंवेदनशील रहेर असम समाचारहरू प्रेषित गरिरहेका पाइन्छन् जसका कारण पनि केही पनि हुन सक्छ भने उनीहरू विशेष गरेर अहिलेका सञ्चार माध्यमहरू भ्युसका लागि एउटा हतारो र उनीहरूलाई भ्युस बटुल्नको लागि हतारो गरेर समाचार प्रेषित गर्ने भएकाले उनीहरू अहिलेका सञ्चार माध्यमहरू धर्म र समुदायका समाचार सञ्चार माध्यमहरू विशेष गरेर संवेदनशील देखिँदैनन्